मैले टिस्टाको दोकानमा कानमा लगाउने किनेको थिएँ है मेलामा जानुलाई मेरो सुनको कानमा लगाउने भाँचिरहेको थियो ठिक्कै मैले सुनको जस्तै कानको देखेर किनेको थिएँ साँच्चै नै एकदम राम्रो रहेछ कलर पनि गएन सबैले मन परायो सबैजना सुनको हो भन्दै गजक्क पर्यो मलाई पनि एकदम मन पर्यो अब फेरि भने म टिस्टा जाने मौका पाएँ भने अझ दुई तिन जोडी अरू अरू डुन डिजाइनमा त्यस्तै खाले कानमा लगाउने ल्याउँ भन्दै छु मेरो छोरीहरूले पनि मेरो कानको देखेर मलाई पनि त्यस्तै चाहियो भन्दै छन् अझ ल्याउने छु